हेलो हजुर मिस नमस्ते ए भन्नुहोस् न योपालिको बाल दिवस हामीले कसरी मनाउने हो मैले पनि त्यस्तो केही सोचेकै छैन त हजुर हजुर अब स्कुलमै गर्दाखेरि पनि हुन्छ घुमाउनु लाने प्लानमा चाहिँ अलिक खर्च बेसी हुन्छ होला हो कसरी गर्ने हो अब अरूसँग पनि सल्लाह त गर्नु पर्थ्यो एकपल्ट हजुर मलाई लागेको चाहिँ अब स्कुलभित्रै गर्नु पाउँदाखेरि चाहिँ डिफ्रेन्ट इभेन्टहरू गर्न सकिन्थ्यो क्विज कम्पिटिसन गर्दा मिल्थ्यो होला डिबेट राखदिँदा हुन्थ्यो नानीहरूको लागि होइन त्यसपछि नानीहरूलाई त्यही डिबेटहरूसँगै अब चक्लेटहरू बाँडिदिँदा भयो प्याकेट लन्चहरू दिँदाखेरि भयो अन्त उनीहरू सबैजनालाई खेल्ने सानसानो कुराहरू सानसानो के के एउटा हुन्छ गिफ्टहरू उनीहरूलाई प्रोभाइड गर्नुसक्यो भनेदेखि चाहिँ नानीहरू पनि सबैजना खुसी हुन्थ्यो होला भन्ने चाहिँ लागेको अब तपाईँको फेरि बाहिर घुमाउने जुन प्लान छ त्यो पनि राम्रै प्लान हो तर कसरी गर्ने त्यसमा चाहिँ कुनै आइडिया भएन मलाई अच्छा बाहिर घुमाउनु लाँदाखेरि चाहिँ के के गर्नु सकिएला तपाईँको केही आइडिया छ त्यसमा हजुर अच्छा पिकनिक जस्तो टाइपको पिकनिक जस्तो टाइपको त्यो पनि राम्रै हुन्छ त्यसो गर्दाखेरि पनि पिकनिक जस्तोमा लगेर नानीहरूलाई त्यहीँ अरूको त्यहीँ पनि त क्विज कम्पिटिसन ड्रोयिङ कम्पिटिसनहरू गराउँदा भयो राम्रो पकाएर खुवाउँदाखेरि भयो अँ अँ हुन त त्यो पनि हो है खुल्ला माहौलमा उनीहरू गइसकेपछि आफू पनि खुलिनु तपाईँले भनेको कुरा त्यो ठिकै हो त्यसो भए कि तपाईँले भनेको कुरा मलाई एकदमै ठिक लाग्यो तर तपाईँ र मैले डिसेड डिसाइड गरेर मात्रै हुँदैन होला त्यसले गर्दाखेरि चाहिँ हामी एकपल्ट कोसिस गरौँ न भोलि सबैसँग स्टाफहरूसँग पनि कुरा गरेर चाहिँ एउटा डिसिसन गरौँ न त है हुन्छ हुन्छ हामी भोलि भेटेर कुरा गरौँ न है त्यसो भए ल राखेँ है त हुन्छ मिस हुन्छ हुन्छ